म चाहिँ आज कलेज जाँदैछु हो मेरो कलेज चाहिँ सिलगढीमा हो म सिलगढी कलेज पढछु सिटी कलेज गएकोमा कति ट्राफिक यहाँ आम्मामा अहिलेदेखिको पर्खेको होइन त हौ यो ट्राफिकमा त अहिलेदेखिको फसेको होइन त कहिलेदेखिको पर्खेको पर्खेर बेहाल भइसक्यो माई गुडनेस त्यही माथि अहिलेको मौसम कति गरम मैले सुनेको यो म कति रिकर्ड अरे रिकर्ड तोडिसक्यो अरे यो गरमले के समथिङ कति सेलसियस फोर्टी भन्दा एबभ हन भयो न हुनु आँटेको छ भन्दै थियो यति गरम सिलगढीमा झन् रेड एलर्टहरू धेरै एरियातिर देखाइसक्यो यति गरम छन त यति गरममा चाहिँ म चाहिँ नि फसिरहेको छु भगवान् यो ट्राफिक जाम फेरि त्यस्तो यस्तो गरममा नि मान्छेहरू कसरी हिँड्छ हौ म त साँच्चै भनेको मेरो त इमर्जेन्सी कलेज एटेन्ड गर्नु परेर मात्रै नभए म कलेज पनि जान्थेन तर मेरो कलेज एटेन्ड आज गर्नै पर्ने भएर मात्रै म गएको नभए यस्तो गरममा त निक्लिने छुइनँ त्यही माथि यस्तो ट्राफिक सिल भगवान् यस्तो यस्तो यस्तो ट्राफिकमा त म त निक्लिने मन पनि लाग्दैन म निस्किन्थेन पनि हौ यति जरुरी मेरो काम नभएको आम्मामा गरम त्यस्तै मान्छेको भिड त्यस्तै पसिना तुर तुर चुहिसक्यो लुगाहरू सबै भिजिसक्यो त्यही माथि त्यही माथि टोटोमा बसेको यो टोटोमा पनि कतिजना हौ आम्मामा गर्मी भए लागेर कस्तो भइसक्यो मलाई यो फेरि ड्राइभरले पनि बताउँदैन कति टाइम लाग्छ भनेर कति टाइम लाग्छ हो भन्नु नि म जान लाइक यति गरममा साँच्चै भनेको अगर बेसी टाइम लागेछ भने चाहिँ म उत्रिएर ठन्डासन्डा खाएर अलिकति भए नि कुल हुन्थेँ यत्ति गरममा अहिले सहनै नसक्ने भइसकेँ अब साँच्चै भनेको यत्ति गरम यत्ति गरम भइसक्यो साँच्चै नै भनेको मेरो पुरा बडी नै पसिनाले मेरो लुगा धरी पसिनाले छ्याप्पै भइसक्यो यस्तो नराम्रो कन्डिसन भइसक्यो क्या अब चाहिँ अब चाहिँ त्यो हुन्छ नि सहने क्षमता लेभल नै क्रस भइसक्यो आम्मामा त्यही माथि मान्छेको भिड यति त्यहाँ माथि ट्राफिक पनि यति जाम भगवान् अगाडिदेखिको हेरेको यो ट्राफिक जाम क्लियर हुनुमा त्यही पनि अझै बहुत टाइम लाग्छ जस्तो छ कम से कम पनि हाफ एन आवर त लाग्छै होला यो ट्राफिक क्लियर हुनुलाई अनि त्यही माथि मेरो कलेजको टाइम पनि हुनै आँटिसक्यो हे भगवान् कहिले खतम हुने हो यो ट्राफिक जाम बताए त अलिकति भए नि एउटा म दिमागमै केल्कुलेसन गर्थेँ कि यतिमा चाहिँ ट्राफिक क्लियर हुन्छ त्यसको बाद चाहिँ मेरो कलेज चाहिँ यति टाइममा म अलिकति टाइममा पुग्छु कि पुग्दिनँ त्यो त मेरो माइन्डसेट हुन्थ्यो ए म यति बजे चाहिँ कलेज पुग्ने रहेछ यति बजी यति बजी म कलेज पुगेँ भने चाहिँ म यो गर्छु त्यो गर्छु भन्ने म दिमागमा केल्कुसेन नै गर्थेँ भगवान् बताउनु नि हौ बताउनु कति चाहिँ टाइम छ अब यो क्लियर हुनलाई ताकि म जान सकूँ यो गर्मी अनबियरेबल भइसक्यो साँच्चै भनेको अब कति टाइम लाग्ने हो कति अझै हाफ एन आवर भन्दा बेसी हे भगवान् आज त म बहुत लेट हुन्छु होला कलेज जानुको लागि बहुत लेट हुन्छ होला कसरी पुग्नु हौ टेनसन लागिसक्यो त त्यही माथि गर्मी नभएर दिन कति अलिकति भए नि शीतल भएको भए नि त अलिकति भए नि आफूलाई शान्ति हुन्थ्यो केही जस्तो लाग्थेन तर यस्तो गरममा यस्तो गरममा कसले सक्छ हौ हे भगवान् म त पुरा फसेँ एकदम यो ड्राइभर दाइ चाहिँ एकदम च्याँठिएको मान्छे रहेछ मलाई खुदै रिस उठिसक्यो सोचेर सोचेर कस्तो खाल्के मान्छेहरू कस्तो खाल्के मान्छेहरू कस्तो खाल्के कस्तो खाल्के मान्छेहरू भन्नु नि हौ अलिकति कति टाइम लाग्छ साँच्चै भनेको अब हाफ एन आवर भन्दा बेसी भनेपछि मेरो कलेज त गयो मेरो कलेज त गयो अब मैले जुन चाहिँ क्लास एटेन्ड गर्न जानु आँटेको त्यो पनि मेरो क्लास एटेन्ड होला जस्तो छैन म त्यो खतम भएर चाहिँ पुग्छु होला मलाई त्यस्तै लाग्दैछ अब के गर्नु म आधी बाटोमा आइपुगिसकेछु अब म वापस घुमेर पनि घर जान सक्दिनँ न त म कलेज टाइममा पुग्नेछु अनि के गर्नु यस्तो ट्राफिकले गर्दा दिमाग खराब अब चाहिँ साँच्चै भनेको ल अब ड्राइभर पनि मसँग एकपल्ट अब मैले कति टाइम लाग्छ कलेज पुग्नुलाई भन्दाखेरि च्याँठियो मलाई थाह छैन हेनतेन भन्यो भने त्यहाँदेखिको त्यो ड्राइभरको पनि क्लास लिन्छु तँ टोटोवालाको पनि यार कम से कम अलिकति भए नि यो टोटोवालाले त राम्ररी बोल्नु त सक्छ भन्नु सक्छ ए बहिनी यस्तो होइन उस्तो होइन यो टोटोवाला धरी कति म च्याँठिएको हो आफ्नो पेसेन्जारसँग यस्तो रिस उठ्दो मान्छे रहेछ हौ आफूले चाहिँ यहाँ राम्रो टोटोवाला चिन्ने भनेर बसेको त चिन्ने मान्छेले त गति देखायो त्यहीमाथि कलेज नपुग्ने भएपछि त्यही इमर्जेम्सी छ आज पुग्नै पर्ने या फेरि नपुग्दाखेरि यस्तो रिस उठदो हो नि यस्तो भगवान् साँच्चै भनेको यो गर्मीले चाहिँ गर्न चाहिँ के आँटेको आम्मामा थ्याङ्क गड मैले धन्न आज वाइट कलरको लुगा लगाए थियो अझै अरू ब्ल्याक कलर आम्मामा ब्ल्याक कलरको लुगा लगाउँछु होला मैले सोचे स्टाइल मार्नुलाई त्यो ब्ल्याक कलरको लुगा लगाएँ स्टाइलको पिस्टाइल यस्तो गरममा ब्ल्याकको बदली वाइट लाएर थ्याङ्क गड मैले राम्रो चुज गरेछु मेरो वाइटलाई अलिकति भए नि म यो गर्मीमा सहन गर्न सक्दैछु नभए गरममा त माई गुडनेस माथि पग्थेँ होला म यस्तो गरममा ब्ल्याक कलरको लुगा लगाएको भए त्यही माथि मान्छेको आफ्नो त पसिना चुहिको मलाई कस्तो घिन हुँदैछ आफूसँग बसेको पेसेन्जरको पसिना चुहिदै गरेको देख्दा झन् यो अलिकति भए पनि कस्तो भइसक्यो क्या मलाई अनकम्फर्टेबल फिल भइसक्यो कस्तो अनकम्फर्टेबल फिल भइसक्यो मलाई हालत खराब खराब त मैले बुझेँ कि म चाहिँ आज कलेज मेरो कि त मैले मेरो क्लास एटेन्ड गर्नु सक्दैनँ कि त अलमोस्ट खतम भएर मैले एटेन्ड हुन्छ जो अलमोस्ट केही कामकै छैन तर पनि के गर्नु आधी बाटोमा आइपुगेछ अब जानैपर्यो सो म चाहिँ अब आफ्नो कलेज जाँदैछु टोटोवाला भाइले नि भन्यो कि आब चाहिँ क्लियर हुनै आँट्यो अरे भनेर कि म यहाँ बसेको यो जाममा फसेको एक घन्टा भन्दा बेसी हुनै आँट्यो होला धन्न अब चाहिँ सुन्नुमा आउँदैछ कि क्लियर हुयो क्लियर भयो अब हुनै आँट्यो अब चाहिँ भयो होला अब चाहिँ म कलेज पुग्छु